म चाहिँ हिन्दू हो र हाम्रो धार्मिक चाडबाड जस्तोमा चाहिँ हामी चाडबाड भनेको नै हाम्रो दसैँ तिहार हो दसैँ तिहार हो र हामी दसैँ तिहारमा चाहिँ दसैँ तिहार र सङ्क्रान्तिहरू जे पनि हाम्रो चाडबाडहरू हुन्छ त्यसमा चाहिँ हामी सब बनाउने भनेको चाहिँ सेलरोटी हो र दसैँमा चाहिँ हामी बेसी जस्तो मासुहरू हुन्छ अलग अलग किसिमको सब्जीहरू हुन्छ र मासु नखानेहरूलाई सेलरोटी पाकिरहेको हुन्छ घरमा सेलरोटीसँग जे पनि दिँदा हुन्छ जस्तो पनिरको सब्जी भयो पनिरको सब्जी भयो आलुदम भयो अरू जे पनि दिँदा हुन्छ स् अचार गोर्खे अचार भयो सेलरोटीसँग चाहिँ जे पनि दिँदा हुन्छ र सेलरोटीको टेस्ट चाहिँ एकदमै बेसी मिठो हुन्छ र सेलरो सेलरोटीको टेस्ट चाहिँ एकदमै बेसी मिठो हुन्छ र हामी चाहिँ हाम्रो विभिन्न उत्सवहरूमा चाहिँ उत्सवहरूको लागि प्रयोग गर्ने चाहिँ हाम्रो पुरोहित हुन्छ र हाम्रो चाहिँ जस्तो भयो स्वस्थानीको साङ्गे भयो घरमा ग्रहजापहरू भयो त्यसमा चाहिँ हामी चलाउने भनेको हाम्रो पुरोहितहरू हो जसलाई चाहिँ हाम्रो घरमा आएर त्यो मतलब ग्रहजाप शान्ति गरिदिनु हुन्छ र हामी एक महिनाको स्वस्थानीको साङ्गे बसेको स्वस्थानीको व्रत बसेको छौँ भने त्यसलाई लास्ट दिन आएर हाम्रो साङ्गे गरिदिनु हुन्छ र हामी चाहिँ पुरोहितहरूलाई धेरै मान्छौँ र हाम्रो आउने चाडबाडहरूलाई पनि हामी धेरै राम्रो प्रकारले त्यसलाई टार्छौँ र हाम्रो हाम्रो यो चाडबाडहरू आउँदा चाहिँ हाम्रो घरमा धेरै रमाइलो हुन्छ आफन्तहरू भेला हुनुहुन्छ र हामीलाई चाहिँ यो चाडबाड र यो उत्साहहरू चाहिँ धेरै मनपर्छ